यो त हामी हामी त एकदमै मेन यो त हामीले पढ्ने पढछौँ नै पढ्छौँ किनभने उहाँहरूले यो छोडेको कारणले गर्दाखेरि हामीले कतिवटा जग्गा जग्गाको कुराहरू हामीले थाहा पाई नै रहेको छौँ है एउटा यो समाचार माध्यमबाट र विशेष हामीले थुप्रै कु च्यानलहरूबाट मेसेजहरू उहाँहरूले दिन्छ हामीले त्यही आधारमा हामीले उयो के अरे सुनिरहेको छौँ विशेष भयो हिमालय दर्पण साङ्सेरको सेरोफेरो त्यस्तै थुप्रोहरू च्यानलहरू छ त्यति याद त हुँदैन हामीलाई है थुप केटिभी कालिम्पोङ डायरी कालिम्पोङ डायरी भयो त्यस्तैबाट हामीले यो समाचारहरू हामीले प्राप्त गरी नै रहेको छौँ र हामीले उहाँहरूको त्यो च्यानललाई हामीले हेरेर मात्र होइन उहाँहरूलाई एकदम सब्सक्राइबहरू फलोहरू पनि हामी गर्ने गर्छौँ